खेलकूदले मान्छेको जीवनमा धेरै परिवर्तन ल्याउँछ जसले गर्दाखेरि धेरै तनाउहरूबाट मुक्ति हुन सक्छन् कहिलेकाहीँ यस्तै तनाउको बेलामा यसो ग्राउन्डमा गएर अरू फुटबलहरू खेलेको क्रिकेट खेलेको हेरिरह्यो भने पनि आफ्नो केही तनाउहरू बिर्सेर खुसी बन्न सकिन्छ खेलकूदले मानिसको जीवनमा धेरै परिवर्तन पनि ल्याउनसक्छ रोग मुक्त हुनसक्छ हामी आफै पनि गएर खेल खेल्नथाल्यौँ भनेदेखि शरीरको एक्ससाइज धेरै रोगहरूदेखि मुक्त हुन्छ यसले शरीरको जीवनमा धेरै परिवर्तन पनि ल्याउँछ